म चाहिँ गीत गाउनु अगाडि चाहिँ पहिले त्यो लिरिक्स एकदमै पढ्छु अनि त्यो लिरिक्सले के भन्दैछ होइन शब्दहरूले के भन्न चाहेको छ त्यसलाई चाहिँ म फिल गर्छु होइन अनि त्यो शब्दले सङ्गीतले के भन्दैछ त्यो दुःखको गीत हो कि अलिकति खुसीको गीत हो कि प्रेमको गीत हो कि होइन अनि त्यो पार्टीको गीत हो कि के हो त्यो शब्दहरूलाई मो पहिले बुझ्ने गर्दछु अनि त्यो शब्द अनुसार आफ्नो भाव त्यसलाई प्रकट गर गर्दछु अनि जस्तो प्रकारले सङ्गीतको सङ्गीतकारले सङ्गीत भर्नुभएको हुन्छ अनि त्यसलाई मो त्यसरी प्र्याक्टिस गर्दछु अनि त्यसपछि मात्र रेकर्डिङ गर्ने गर्दछु त्यसले गर्दा चाहिँ के हुन्छ भने त्यो आफूले अगाडि नै त्यो भाव बुझेको छ भने चाहिँ भित्र गोएर रेकर्डिङ गर्दा चाहिँ गीत गाउन सजिलो पर्दछ